मेरो घर चाहिँ कालेबुङदेखि चाहिँ तिस किलोमिटर हो गितडाब्लिङ भन्ने जग्गामा हो मेरो पर् मेरो परिवारमा चाहिँ चारजना सदस्यहरू छ मेरो बाबा मेरो आमा मेरो भाइ अनि म मेरो बाबा चाहिँ मेरो बाबा चाहिँ पार्टीतिर कुदिबस्नु हुन्छ होइन पोलिटिसियन टाइपको अनि मेरो आमा चाहिँ घरमै होम हाउस वाइफ भएर काम गर्नुहुन्छ